बागवानी सुरु गर्दा के कुराले उत्प्रेरित गऱ्यो भन्दा खातिर यस विषयमा बाहिर बाहिर शिक्षा आर्जन गर्नु बाहिर सहरतिर गएँ कता कता गएँ तर फर्किएर आउँदा मेरो बस्ती मै घर छ र यसो घरमा वरिपरि फुल फुलेको देख्दाखेरि मलाई खुसी लाग्छ मैले अरूतिर पनि फुल फुलेको फुल भन्ने चिज चाहिँ कस्तो रहेछ बिना विभिन्न रङमा एउटै रङ मात्रै नभएर विभिन्न रङमा सजिएको घरहरू पाइन्छ त्यसले हेर्दाखेरि म हामीलाई धेरै ठुलो सान्तवना मिल्छ खुसियाली ल्याउँछ अनि त्यसले स्वास्थ्य सम्बन्धमा पनि हामीले फुल फलको छेउमा कतिवटा रुखहरू यस्तो जस् छेउमा गयो भने हामीले जुन चाहिँ चाहिने अक्सिजन त्यो हामीले आर्जन गर्न पाउँछौँ फुलको छेउमा उभियो भने फुलमा कतिवटा कुरो मेडिकल भ्यालू भएको ऊ पनि छ सन्दर्भमा यसै फुलबाट कतिवटा मेडिकल प्ला प्लान्टहरू चाहिँ फुलहरूको त्यसबाट नि हामीलाई फायदै फायदा हुन्छ यसो उभिएर बस्दाखेरि नि स्वास्थ्य लाभ भएको जस्तो नि लाग्छ अनि विशेष गरी मन नै शान्त हुन्छ मन नै रमाईलो हुन्छ फुल फुलेको देख्दाखेरि खुबै राम्रो लाग्छ सधै वरिपरि फुलै फुल फुलि रहोस भन्ने लाग्छ